मलाई चाहिँ दार्जिलिङ घुम्नु जानु मन परेको छ दार्जिलिङमा चाहिँ अब टाइगर हिल छ होइन टाइगर हिलबाट चाहिँ सूर्य उदय भएको देख्छ त्यहाँनिर राम्रो देख्छ अरे सूर्य उदय भएको चाहिँ हेर्न जान मन छ अन्त दार्जिलिङमा जुहरू छ त्यहाँ धेरै प्रकारको जनावरहरू छ त्योहरू घुम्नु हेर्नु मन पर्छ हो त्यहाँबाट अन्त यता जयगाउँ जयगाउँको चाहिँ एउटा ठुलो गुम्बा छ हरे त्यो गुम्बा घुम्नु जानु मन परेको छ अन्त रचेला मन पर्छ रचेलामा चाहिँ म पुरा चाँप गुराँसहरू फुल्छ त्यहाँनिर अहिले ठुलठुलो लजहरू बनिएको छ हो त्यता पनि घुम्नु जानु मन पर्छ अन्त नेपाल नेपालको मुस्ताङ भन्ने ठाउँमा पनि पुरा हिउँहरू पर्छ त्यहाँ पनि दामी छ जगाहरू हो काठमाडौँ तिर राम्रो राम्रो जगाहरू छ त्यतातिर घुम्नु जानु मन परेको छ त्यहाँ चाहिँ अब राम्रो राम्रो उयोहरू छ जग्गाहरू त्यही भएर काठमाडौँ पनि घुम्नु जानु मन परेको छ